ए हजुर हेलो ए तपाईँ यो घरको त्यो डिजाइन गर्ने बोल्नुभएको हो ए त्यो होइन त्यो म सोध्नु के थियो भने त्यो मेरो घरमा त्यही के लगाउँदा चाहिँ राम्रो हुन्छ भनेर सोधौँ भनेको थिएँ कि हजुर हजुर हजुर ए हजुर हजुर त्यही त मलाई त्यो त्यही पठाइदिई भए त राम्रो हुन्थ्यो हजुर त्यो त्यही त त्यसमा अझै मैले त्यो अगाडि बरन्डाहरू पनि के अलिक त्यसलाई पनि मोडिफाई गर्नुपर्ने थियो अँ त्यो भएर चाहिँ नि त्यही त कलरहरू के कसो गर्नुपर्ने हौ त्योहरू पो तपाईँसँग सल्लाह लिऊँ भनेको थिएँ कि तपाईँ एकपल्ट आएर नै हेर्नुभएको भए त राम्रो हुन्थ्यो नि म त नेक्स्ट सनडेतिर हुन्छु फ्री कि हत त्यही त पैसाहरूको बारेमा पनि सोध्नु थियो अब त्यो तपाईँहरूले डेल्लीको लिनुहुन्छ कि अब कन्ट्रयाकमै सिधै गरेर लिनुहुन्छ कि कस्तो टाइप तपाईँहरूको छ डेली वेजेस चाहिँ तपाईँहरूको कत्ति

ए हजार रुपियाँ त्यसमा चाहिँ तपाईँको त्यो कलर बिरलाहरू पनि सबै हुन्छ है ए अँ तपाईँले त्यही त एकपल्ट आएर त्यही हेरेर त्यहाँबाट कति के कति लाग्छ अब नभए त्यही अब मलाई पोसाएन भने त डल्लै उयसमै दिन्छु नि कन्ट्र्याकमै कत्ति जस्तो मोटामोटी लाग्छ तपाईँले अस्ति हेर्नैभएको थियो त्यो घरको त हो कति जस्तो लाग्थ्यो आम्मामामाम त्यो त बहुत ज्यादै भयो नि र हुन्छ आउनुहोस् न एकताल आएर मजाले बात गरौँ न के कसो हुँदोरहेछ कि अँ हुन्छ हुन्छ ल हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ ल हुन्छ